अब आफ्नो आफ्नो जातको आफ्नो आफ्नो तरिकाले गर्छ होइन अब सबैले बिजुवा त चलाउँदैन अन्तखेरि यो छेत्री बाहुनहरूले चाहिँ पण्डित लगाउछ पूजा आजा गर्दा पनि मराउ पराउ पर्दा पनि पण्डितै चलाउँछ उनीहरूले होइन अब जस्तो अब लेप्चाहरूले बुङ्गथिङ चलाउँछ जस्तो भोटेहरूले लामा चलाउँछ अन्त यो सुब्बाहरूले फेदाङ्गमा चलाउँछ होइन त्यस्तै हाम्रो चाहिँ बिजुवा हुन्छ माङ्पा भन्छ हो हाम्रो चाहिँ माङ्गपा चलाउँछौँ हामी चाहिँ बिजुवा चलाउँछौ होइन बिजुवा चाहिँ खास के को लागि चलाउँछौँ भन्दाखेरि जति बेला चाहिँ हाम्रो घरबाट कोही मरेको हुन्छ बितेर गएको हुन्छ त्यति बेला चाहिँ उनीहरूलाई अब लाँदा पनि लास निकाल्दा पनि चाहिन्छ होइन बिजुवाले गर्छ लास निकाल्दा पनि के के दस्तुर अब बाटो के के दस्तुरहरू गर्छ के के चडाउनु पर्छ के के गर्छ सबै उसले गर्छ अन्त ठुलो काममा पनि विजुवै चलाउँछ ठुलो काम चाहिँ अब आफ्नो आफ्नो हिसाबले हुन्छ कसैले सात दिनमा कसैले तिन दिनमा गर्छ त्यो दिन चाहिँ सबै सकिन्छ ठुलो काम सकिन्छ हाम्रो चाहिँ त्यो दिन चाहि राति बिजुवा अब झाँक्री बोलाएर बिजुवा बोलाएर चाहिँ चिन्ता राख्छ होइन चिन्ता राख्दाखेरि राखेको कारण चाहिँ अब त्यो दिन चाहिँ मर्ने मान्छेले मर्ने मान्छेको मनमा के के इच्छा बाँकि रहेको हुन्छ होइन त्यसको लागि चाहिँ अन्त त्यो दिन चाहिँ झाँक्री विजुवाले चाहिँ कपालमा टाउकोमा फेटा बाँधेको हुन्छ फेटामा प्वाँख लगाएको हुन्छ अन्तखेरि रूद्राक्ष माला थुप्रै अब साँपको काँडाको मालाहरू थुप्रै थुप्रै मालाहरू लगाएको हुन्छ बिजुवाले अन्तखेरि सेतो पहिरन लगाएको हुन्छ जामा लगाएको सेतो अन्त पहेँलो पहेँलो पटुका बाँधेको हुन्छ अन्त खुकुरी भिरेको हुन्छ बिजुवाले खुकुरी नभए सानो बडे कर्द हुन्छ कर्द भिरेको हुन्छ होइन अन्त ढोल ढ्या्ङ्गरो बजाउँदै होइन उयो के भन्छ झाँक्री उफ्रिन्छ काम्छ होइन अन्त त्यहाँदेखि मर्ने मान्छेलाई बिजुवा उफ्रन्छ अन्तखेरि त्यो बिजुवाले चाहिँ त्यहाँ उफ्रिन्दा पूजा गर्दा गर्दा गर्दा उसले अब उसको के साधनाले गर्दाखेरि चाहिँ अब त्यो मर्ने मान्छेको आत्मा बोलाउँछ आफ्नो शरिरमा होइन आफ्नो आङ्गमा चाहिँ अब मर्ने मान्छेको आत्मा बोलाउँछ अन्त त्यो मर्ने मान्छेको के अधुरो रहेको छ के उलाई मन परेको छ के उलाई लुगाफाटा पो चाहिएको छ कि उसलाई मन परेको लुगा फाटा पो उसले माग्छ कि होइन उसले कसैलाई पैसा रूपियाँ पो दिएको छ कि कसै माथि माया मोह पो छ कि होइन उसलाई चाहिँ अब के चाहिँ धेरै चिज मन परेको छ त्योहरू भन्छ अब त्यो बिजुवाले त्यो जोखाना भन्छ भनेपछि चाहिँ अब हामीले हेर्दा ठक ठक त्यो चिज त्यहीँनिर हुन्छ होइन उसले मर्ने मान्छेले खोजेको चिज चाहिँ त्यहीँनिर हुन्छ अब कहिले पुरानो चिजहरू पनि खोज्छ कोही बेला अब त्यो पुरानो चिज त कोही बेला त हुँदैन हराइगएको हुन्छ अन्तखेरि त्यति गरी सकेपछि चाहिँ त्यहाँदेखि त्यो मरेको मान्छैलाई चाहिँ सबैकुरा बुझाएर दिएर चाहिँ उसलाई चाहिँ बाटो लाउने काम गर्छ अब तिमी यहाँ बस्नु हुँदैन हैन तिम्रो त अर्कै जग्गा जानुपर्छ तिम्रो जग्गा अर्कै हो भनेर चाहिँ बुझाएर मर्ने मान्छेको आत्मालाई सम्झाइ बुझाइकन बाटो लाउने काम गर्छ विजुवाले चाहिँ त्यो कर्द बोकेको कारण चाहिँ त्यो कर्दोले चाहिँ कर्द खुर्मी हुन्छ हो कर्दले त त्यस्तो काम गर्दैन खुर्मी बोकेको हुन्छ खुर्मीले चाहिँ बिछुप भन्छ हाम्रो चाहिँ अदुवा काटेर चाहिँ जोखाना हेर्छ त्यहाँदेखि जतिपनि रहेको परिवारमा छ सन्तानमा को को रहेको को को ले जोखना हेर्न चहान्छ उनीहरूले चाहिँ जोखाना हेराउँछ त्यो जोखाना चाहिँ बेछुप भन्छ अदुवा काट्दै जोखाना हेर्छ बिजुवाले